केटाकेटीहरूलाई विद्यालयमा सही र फिर्ताको बारेमा बढी ध्यान दिएर सिकाउनु आवश्यक छ जस्तो मलाई लाग्दछ किनकि यो न त केवल जब उनीहरू पाठशालामा पढ्दछ तर जब उनीहरू पाठशालाबाबाट बाहिर जानु जाँदछ यो जब उनीहरूले रियल यो वर्ल्डको सिच्वेसन फेस गर्दछ तब उनीहरूलाई यो धेरै काम लाग्दछ कुनै पनि क्षेत्रमा जस्तै कि त्यो कुनै पनि टेक्निकल क्षेत्र होस् या कुनै पनि ब्याङ्किङ क्षेत्र होस् या कुनै पनि कमर्स क्षेत्र होस् उनीहरूलाई यस यसको फाइदा पछिसम्म पनि हुँदछ अनि मलाई के लाग्दछ भन्दाखेरि यो यो नानीहरूको पाठ्यक्रममा थप्दा धेरै फाइदा हुन्छ किनभने उनीहरूलाई पहिल्यैदेखिको नै अलिक भए पनि जानकारी हुन्छ उनीहरूले जा उनीहरूले ज्यादा नपाए पनि थोरमा मात्रै त्यसको जानकारी पाए पनि जब उनीहरूले पछि गएर त्यसको बारेमा अझै जिज्ञासा गरेर त्यसको बारेमा बुझ्दछ उनीहरूले छर्लङ्ग बुझ्नसक्दछ अनि यसले उनीहरूलाई अझै धेरै सहायता गर्दछ